नमस्ते अङ्कल हजुर हजुर हजुर तपाईँ ए हो अच्छा म होइन म त यता पत्थरझोडा आइरहेको छु आमाको मावला अन्त अहिले त कालिम्पोङमा बिहिबारे हाट लाग्छ अरे नि अङ्कल हजुर हजुर ए हजुर हजुर हजुर बसिरहेको थिएँ मलाई पनि घुम्नु मनपऱ्यो नि त साथीहरूले पुरा भन्दै थियो नि त होइन ढिँडो गु ढिँडो गुन्द्रुक हजुर

ए अच्छा ढिँडो किनेमाहरू हजुर पनि पाउँछ अरे है ए हजुर

हजुर हजुर ए सब्जीहरू चाहिँ के के पाउँछ होला है हजुर ए ए सबै बस्तीको पाउँछ सबै बस्तीको पाउँछ

पुत्काको मह पाउँछ ए हजुर सुन्नुभएको छैन ए हजुर डोको डोको डालोहरू पनि पाउँछ हजुर ए हजुर म अब अलिक पिछे आउँछु नि ल बोजुकोमा हजुर पारि गोरुबथान

खै लाग्दैन हजुर त्यस्तो बस्तीको जस्तो त कहाँ लाग्छ लाग्दैन नि ए हजुर ढिँडो चाहिँ केको बनाउँदो रहेछ मकैको कि कोदोको ए मैले त कहिले खाएको छुइनँ टेस्ट गर्नु मनपऱ्यो अन्त कि अन्त सोधेको हजुर हुन्छ हुन्छ फेरि कल गर्छु ल अहिले